मलाई चाहिँ मनपर्ने कुरा हरियो सागपात भेजिटेबल मनपर्छ खिर मनपर्छ घिउ मनपर्छ दुध मनपर्छ दही दुध मनपर्छ किन कि हामीले दही दुध खायौँ भने शरीरमा आएर पौष्टिक हुन्छ हरियो परियो भेजिटेबल सागपात खायौँ भने आँखाको तेज बढ्छ र घिउ दही दुध खायौँ भने जिउलाई राम्रो गर्छ पेट सफा गर्छ दहीले ब्रेनमा पनि माइन्डमा पनि ठन्डा गर्छ दिमाग आउँछ र मलाई चाहिँ अति नै मनपर्छ दही दुध घिउ भेजिटेबल्स सागपात हरियो मुन्टामुन्टी यस्तोहरू चाहिँ मलाई पुरा मनपर्छ र म नानीहरूलाई पनि यही खुवाउँछु मलाई पनि यही नै साह्रै नै मनपर्छ खानलाई